पशुपालनले कृषि र खाद्यमा खाद्य सुरक्षा है एक अब राम्ररी पुर्याउँछ भनौँ है अन्त अब जस्तै बारीमा है कृषि रोपनमा अब मलजलहरू चाहियो है त्यही मल अब गाईकै मलहरू चाहिन्छ अन्त अर्को कुरा भन्दाखेरि गाईको गाईको त अब दुध दही भयो है अन्त दुध दहीहरू बेचेर है मान्छेहरूले अब एकदम चलाइरहेको छ अन्त अर्को कुरा भन्दाखेरि अब कतिले त के अरे अब दुधहरू बेचेरै अब घरपरिवार चलाइरहेको छ भनौँ है अब यहाँनिर यस्तै छ अन्त अर्को कुरा चाहिँ अब सुँगुरहरू है सुँगुरको मासुहरू भयो है मासु अब बिक्रीहरू भइरहेको हुन्छ है अन्त सुँगुर पालनमा पनि एकदमै बेसी मान्छेहरू अब उयो भइरहेको छ अहिले अन्त अर्को कुरा भन्दाखेरि उ के अरे दुध दही मात्रै अब नभएर है मलजलहरू है गोरुहरू बिक्री हुने है अब गोरुहरू पनि बिक्री गरेर है कतिले खाइरहेको छ गोरु अब भनौँ बारीमा जोत्नुको लागि पनि है काम आइरहेको छ अब धेरै एकदमै बेसी यो पशुपालनले चाहिँ हामीलाई अब यहाँनिर उन्नति गरेको छ भनौँ है अन्त